ए हेलो भाइ तपाईँ ओलाबाट बात मार्नु भएको ए हजुर मैले तपाईँको यो ओलाबाट एउटा क्याब बुक गरेको थिएँ ए क्याब मलाई अर्को वेबसाइटबाट पनि मिलाएको थिएँ तर त्यो वेबसाइटकोले ढिलो भएको कारणले गर्दाखेरि यो ओलाबट मैले क्याब बुक गरेको थिएँ तपाईँको यहाँ मिरिक टू दार्जिलिङ म अनि मिरिक त मिरिक टू दार्जिलिङ त आएँ गाडीले ल्याइदियो तर यहाँ दार्जिलिङ आइपुगेपछि तपाईँको ड्राइभरले मलाई पाँच सौ रुपियाँको बद्ली सात सौ रुपियाँ भाडा मागने मागेको छ अन्त मैले हुँदैन यहाँ एपमा त पाँच सौ नै देखाएको थियो भन्दाखेरि पनि होइन हुँदैन सात सौ नै दिनु पर्छ भन्ने गरेको छ भाइ म त सात सौ दिनु नसक्ने भएँ म त पाँच सौ नै दिन्छु तपाईँले कल गरेर ड्राइभरलाई भनिदिनु पर्ने भयो ए हजुर हजुर हुन्छ धन्यवाद